र अबो यो पढ् पड् पढनेकुरोको सम्बन्धी विषय लिएर कुरो छ र त्यसले गर्दाखेरि चाहिँ हुन चाहिँ अब पहिला अब स्कुलको विषय लिएर कतिवटा किताबहरू पढियो भन्ने तर अब त्यहाँदेखि यता अब स्कुल के अरे लाई विदाई अब गरिसकेपछि यता चाहिँ अब धेरै कुरोहरू कतिवटा कुरोहरू अब कथा किताबहरूमा पढी पढ्नु पँढे र धेरै कथा किताबहरू पढेँ मैले र यो अब के अरे यो हाम्रो जतिपनि अब हामीलाई कतिवटा कुरो मनमा मनमा अब भएको कुरो अब मनलाई एउटा जागृत बनाउने कुरोको अब पुस्तकहरू चाहिँ अब त्यति पढिनँ र पनि अब मलाई चाहिँ के लाग्छ भनेदेखि चाहिँ अब एउटा कथा काहानी किताबमा चाहिँ पढेँ एउटा यो रामायण पनि अलिकित पढेँ र यसबाट पनि अलिकति मैले ज्ञान प्राप्तहरू पाएँ कि अब अब यो भगवानको विषय लिएर कतिवटा कुरोहरू बाट त्यहाँबाट पनि ज्ञान प्राप्त पाएँ अनि साथै अनि अरू अरू कथा किताब सानो एकाङ्की कथा किताबहरू पनि पढेँ त्यहाँबाट पनि अब धेरै म ज्ञानहरू प्राप्त पाइयो र अब अब हाम्रो जुन चाहिँ राईको किताबहरू पनि पढ पढ्यौँ र यो के अरे कू कू खेप्मा भन्ने एउटा किताब छ त्यहाँबाट चाहिँ अलिकति केही कसो राम्रो राईहरू के रहेछ अरे भन्दाखेरि चाहिँ पहिला चाहिँ हामी अब हामी एउटा के भनौँ अब पहिला हाम्रो के अरे उत्पन्न हुदाँखेरि चाहिँ अब त्यो कन्दमुलहरू त्यो जङ्गलमा सबै बसेर खाने यो सिकारहरू मारेर खाने याता कतिवटा कतिवटा कुरोहरू यस्तो धेरै छ र हामी अब त्यो भनेदेखि चाहिँ अबहामी मनुष्य हामी मनुष्यहरू चाहिँ अब पहिला धेरै नै अब उयो थिएछौँ अब पहिला उत्पन्न हुदाँखेरि हामी मनुष्यले कुनै कुरोको केही कुरो अन्जान केही कुरो जानेको थिएन बुझेको थिएन र पिछाडि सबै यो एउटा के भनौँ अब एउटा साइन्टिस्ट एउटा विज्ञानले हरूले चाहिँ यो कुरालाई अब धेरै पताहरू लगाएर चाहिँ हामीलाई अब हामी मनुष्यको विषय लिएर मनुष्यलाई चाहिँ अब कसरी के गर्नु पर्ने कहाँ हो के हो कसरी भनेर एउटा वैज्ञानिक कुरोहरूबाट कतिवटा ऊ अब हामीलाई यो मनुष्यले लगेर कतिवटा कुरो पढायो छ कतिवटा कुरो ज्ञान प्राप्त दिएको अनि खान सिकायो लाउन सिकायो धेरै कुरोहरूको विषय लिएर सिकायो सिकाएछ र अब यो कथा काहानीमा त्यस्तो बुझन आयो अब हामी राईहरूमा फेरि अलिकति के छ भनेदेखि चाहिँ अब हामी यो पहिला हाम्रो के अरे राईको जति पनि यो यो चुल्हा ढुङ्गाहरू छ भन्ने हुन्छ हाम्रो चारवटा थियो रे अहिले त्यो त्यो चारवटा चाहिँ भीम र भीमलाई अब एउटा शुभ विवाहमा के अरे निमन्त्रणा भएछ निमन्त्रणा हुदाँखेरि चाहिँ भीमले चाहिँ भीमलाई निमन्त्रणा हुदाँखेरि भीम आएछ भीम आएर अब पैँतालिस भोजन अब सब अब एकसौ पैँतिलिस भोजनहरू सबै चाहिँ तयारी पारेर राखेको थियो अरे सबै अनि सबैले खायो अनि भीमलाई पनि बोलाएर खुवाउँदाखेरि चाहिँ भीमले चाहिँ सबै कुरो टाकटुक भएको कुरो चाहिँ जम्मै जम्मै जम्मै सबै खाएर चाहिँ उ अघाएन अबजम्मै भाँडा रित्तियो सबै अब त्यहाँको जति पनि पकाउने सामानहरू सबै हेर हे सकिएछ जम्मै सकियो एकदमै अन्तिम रूपमा पुऱ्या पुऱ्याए सकियो सबै केही छैन अब र अब त्यसलाई भीमलाई अघाएन पेट भरिएन त्यसले गर्दाखेरि भीमलाई रिस उठ्यो रे भीमलाई रिस उठ्दाखेरि चाहिँ त्यो चारवटा ढुङ्गामा चाहिँ त्यो एउटा ढुङ्गा चाहिँ उखालेर भीमले ग्वाम्मै खाइदिएछ खाइदिँदाखेरि चाहिँ त्यो ढुङ्गा तिन चुल्हा चार चुल्हा ढुङ्गालाई चैँ एउटा ढुङ्गा चाहिँ उखालेर चाहिँ भीमले खाइदिँदाखेरि चाहिँ भीम अघायो अरे र अन्त अघाएर चाहिँ प्रसन्न भएर चाहिँ ऊ घरतिर लागेछ र त्यसले त्यहाँदेखि यता त्यो अब कुन युगको कुरो हो त्यो त अब पहिलाको युगको कुरोहरू हो त्यसले भगवानकै पालाको युगको कुरोहरू र त्यहाँदेखि यता चाहिँ हाम्रो राईको भान्सामा चाहिँ तिनवटा ढुङ्गालाई चाहिँ मान्यता गर्दै आएको रहेछ हामी किरा छ चाहिँ